तपाईँले म सानो दोकान चलाउँछु अब त्यसले नै मेरो घर परिवार चल्छ भनेर भन्नुभयो है तपाईँको दोकानमा चाहिँ तपाईँले के के सामानहरू राख्नुभएको छ है अनि त्यो दोकानबाट चाहिँ तपाईँलाई दैनिक चाहिँ कति जस्तो फाइदा नाफाहरू हुन्छ भनिदिनुहोस् न मे मेरो दोकानमा चाहिँ अब एउटा भेराइटी स्टोर भनौँ न भेराइटी स्टोर हो यसमा चाहिँ तपाईँको नानीहरको टफीदेखि लिएर है चिप्सहरूको आइटमदेखि लिएर हो त्यस्तो सानो सानो कुराहरू सा सानो कुराहरू सबै नै छ अरूभन्दा पनि त्यहाँदेखि तपाईँको ग्रोसरी आइटममा सबै ग्रोसरी राख्नु नसके भने पनि सानो सानो ग्रोसरीहरू राखेको छौँ त्यति त छ